अस्ति मैले ओदलाबारीबाट साडी किनेर ल्याएको थिएँ त्यो साडी त कस्तो राम्रो रहेछ मुजाहरू पनि पुरा मिल्ने सबले मन परायो पुराणमा लगाएर गएको थिएँ सबले कहाँबाट ल्याएको कस्तो राम्रो छ मलाई बेच्नु नि भनेर भन्यो मैले अब म तपाईँहरूलाई दोकानमै त्यही दोकानमा लान्छु तर म अब यो साडी त कहाँ बेच्नु भने सबले घरको बुहारीहरूले पनि पुरा मन परायो नातिनीहरूले छोरीहरूले सबले मन परायो अनि मैले त्यो साडी पुरा राम्रो किने छु दाम पनि पुरा सस्तो रहेछ र यस्तो खाले साडी मैले कहिले पनि पाएको थिइनँ अहिले पाएर म कति हर्षित खुसी छु र तपाईँ तपाईँहरू पनि जाऊँ मसित म त्यो साडी भएकोमा लगिदिन्छु भनेर मैले भने अब त्यो साडीको त अब बयान गरेर बयान गरिसक्नु छैन नि यति राम्रो साडी पाएँ मैले यस्तो साडी मैले कहिले पाएको थिइनँ यो पालि पाउँदा बहुत खुसी लागिराखेको छ र अब के हरे साडीको दाम पनि पुरा सस्तो राम्रो मुजाहरू पनि सपक्कै मिल्ने कस्तो राम्रो साडी पाएँ मैले साडीको अब बयान गरेर बयान गरिसक्नु छैन यस्तो राम्रो साडी उहिले देखेको थिइनँ मैले यत्रो साल भयो यो पालि मैले बहुत राम्रो साडी पाएँ सबले त्यसको के हरे राम्रो रहेछ भनेर सबले मन पराएको छ र अब तपाईँहरू पनि मसितै गएर त्यहाँ किनौँ भनेर मैले सबलाई भनेको छु र अब के हरे त्यो त्यस्तो साडी मैले देखेको पनि थिइनँ यो पालि मलाई कहाँबाट त्यो साडी मन पऱ्यो कहाँबाट गएँ म र लिएर आएको छु